ए हजुर दाजु हेर्नुहोस् न म दार्जिलिङ घुम्ने विचार गर्दैछु त्यो टिस्टाबाट उकालो मनमायातिरबाट घुमौँ भन्दै थिएँ कि मनमायामा निकै राम्रो राम्रो के केहरू छ अरे भनेको सुनेको थिएँ सागसब्जीहरू खेतीपातीहरू कसरी हुन्छ हेर्नु मनलागेको छ हौ के के छ हौ

धान उठाउने बेला चाहिँ कति बेला हो मङ्सिरमा उठाउँछ है भन्नुको मतलब बेला भयो

धान चाहिँ कसरी उठाउँछ दाजु

ए हजुर

हजुर भन्नुहोस् न ए हजुर हजुर

हजुर त्यो पाथी चाहिँ कस्तो हुन्छ दाजु त्यो कस्तो हो त्यो हजुर

हजुर हजुर चार माना हजुर हजुर ए अँ त्यो हामीले चामल भर्ने माना ए हजुर हजुर ए हजुर आएरै बस हजुर हजुर आएरै बसेर हेऱ्यो भने मजाले कुरा बुझिने रहछ हो है दजु होइन अँ आए त्यहाँ बस्नुको लागि होमस्टेहरू त छ नि है मनमायामा हजुर हजुर आम्ममा दाजु तपाईँको कुरा सुन्दा त अहिले आउँ जस्तो लाग्यो कि म आउँछु र कुरा गर्छु नि ल अहिले आउनु भन्दा अगाडि म तपाईँलाई फोन गर्छु नि हुन्छ हुन्छ दाजु हुन्छ हुन्छ हुन्छ हुन्छ